हेलो म चाहिँ सङ्गिता लेप्चा बोलेको है म चाहिँ अब किन कल गरेको रिजन के छ भन्दाखेरि चाहिँ मैले डोमिनेन्स भन्ने अब अर्डर डोमिनेन्स कम्पनिबाट अर्डर गरेको थिएँ है खानाहरू पिनाको लागि हाम्रो घरमा चाहिँ अब आज खाना पकाएको थिएन म चाहिँ डिनर गर्न मन लागिरहेको थियो अन्त मैले डोमिनेन्सबाट मगाएको थिएँ है खाना है पिज्जा अनि चिकन मतलब मासु भातहरू मगाएको थिएँ है मैले अन्त त्यो मगाएको थिएँ अन्त जुन तपाईँहरूको अब कम्पनि त्यो डोमिन्सहरू रेस्टुरेन्टमा काम गर्ने मान्छेहरूको डेलिभेरी गर्ने केटा थियो त्यो केटा चाहिँ मैले त्यति राम्रो लागेन है किनकि मैले कति आठ साढे आठमा मगाएको त तपाईँहरूकोमा त्यो डोमिनेन्सहरूको खानाहरू मगाएको थिएँ तर यहाँ मेरो घरमा आइपुग्दा चाहिँ ताप कति एघारहरू बजेको थियो है अब साढे आठमा मगाएको त्यो मैले त टाइम हेर्दा चाहिँ कति नौ बजी भित्रमा चाहिँ आइपुग्छ भनेर त्यहाँ टाइम देखाएको थियो तर आइपुग्यो एघार बजी मलाई त्यो ठिक लागेन हो त्यहाँ जुन मान्छे डेलिभेरी गर्ने मान्छ थियो एकदमै नराम्रो थियो कस्तो अब मलाई फर्स्ट मैले कल गरेँ म आएँ आएँ म आएँ म आएँ भन्यो मलाई हुन्छ आएँ आइपुग्यो भन्यो हो मलाई आ आएँ आएँ भन्यो हुन्छ भनेर पर्खे पर्खे हाफ एन अवर भयो आधा घण्टा भयो साढे आठ नौहरू बज्यो कल गरे मैले भने दादा अब टाइम त भ्यालू तपाईँहरूको टाइम त यति बजी देखाएको थियो तर यति यति ढिलो भइसक्यो भने मैले किन उयो गर्नुहुन्छ हामी आइपुगि हाले त म तपाईँको खानाहरू लिएर चाहिँ काहीँ जाँदिन त भन्नु भयो क्या त्यो त्यो डेलिभर गर्ने केटाले त्यस्तो अब झर्केको टाइप बोल्यो मँसग हो त्यहाँदेखि हुन्छ नि दादा किन मुख लाग्नु होइन आइपुग्छ होला भनेर म छोडे त्यहाँदेखि हो हुन्छ दा क्राउन लजमा आएर कल गर्नुहोस् न त मलाई भने ल ल ल ल टाइफ त्यस्तो ठाडै बोल्यो मसँग त्यहाँदेखि हुन्छ त्यस्तो भयो अब हुन्छ होला गल्ती अब उनीहरूको नि टेनसेनहरू होला अब त्यहाँ यता उता पुऱ्याउँदा ढिलो हुन्छ होला त्यस्तो बोलेको होला रिसले भनेर सोचे त्यहाँदेखि कति पर्खिए कति पर्खिए आएन के त्यो मान्छे नै आउँदै आएन मैले फेरि दुईखेप सेकेन्ड खेपमा कल गरेँ दोस्रोपल्ट कल गर्दा त्यति बेलासम्म कल गरेँ ए म आठ माइलमा छु अब आइपुगिहाले म आइपुगिहाले होइन मलाई त्यस्तो भन्यो त्यहाँदेखि दादा मैले कति तपाईँ तपाईँहरूको मैले अर्डर गरेको साढे आठमा हो नौ बजीभित्रमा हुनुपर्ने हो तपाईँको त एक घण्टा भइसक्यो त भने मैले फेरि अनि मलाई अब झर्केर झर्केर बोल्यो क्या आइपुग्छु त हौ अन्त टाइम लाग्दैन कोहीकोही बेला त्यस्तो भनेको ट्राफिक म त कहिले कालिम्पोङमा आठ माइलपट्टि त मैले ट्राफिकहरू नि देखिको छुइनँ त्यो पनि यति बेलुकातिर त ट्राफिकहरू हुँदैन नि होइन हुँदै हुँदैन त्यो ट्राफिकहरू हुँदैन यस्तो राति बेलुकीतिर त्यो उयोबाट उयेसबाट निकल्यो त्यो होटेलबाट निक्लेर त्यो मान्छे चाहिँ कहाँ चाहिँ गयो है डाइरेक्ट आएन उले ऊ मान्छे आएन डाइरेक्ट त्यहाँदेखि तेस्रोपल्ट पनि मैले कल गरेँ उसलाई दादा अब चाहिँ साह्रै भयो अब ढिलो भइसक्यो अब चाहिँ हामीलाई चाहिन्छ नभए अब चाहिँ मलाई चाहिँदैन फर्काइदिनुहोस् भने मैले त्यस्तो अब रिसले भने त्यसरी होइन म आइपुगे बहिनी म आइपुगे अब त्यसरी नरिसाउ न त्यस्तो कोही बेला मलाई त्यस्तो अब सामानहरू यता उता पुऱ्याउनु पर्छ मैले एक जग्गादेखि अर्को जग्गा अर्को जग्गादेखि अर्को जगा भइहाल्छ नि बहिनी मलाई त्यस्तो भन्यो त्यो दादाले हो डेलिभर गर्ने दादाले त्यस्तो भन्यो त्यो दाइले त्यहाँदेखि हुन्छ दादा अब दादा बिस मिनट भित्रमा ल्याइदिनु भएन भने चाहिँ फर्काइदिनुहोस् भनेको थिएँ मैले त्यहाँदेखि त ल बहिनी म अब आइपुग्न आँटे आइपुगेर कल गर्छु भन्यो मलाई त्यहाँदेखि म हुन्छ दादा भनेर फोन काटेँ मैले होइन फोन काटेँ मैले पर्खे बिस मिनट भयो त्यहाँदेखि आधा घण्टा भयो कति भयो त्यहाँदेखि मैले कल गरेँ उठाएन कतिखेप कल गरेँ त्यो दादाले उठाएन उठाएन कल कति गरेँ त्यो दादालाई मैले कल कति गरे कति गरेँ कति गरेँ कति गरेँ उठाएन त्यो दादाले मलाई मेरो कलै उठाएन त्यो दादाले कलै उठाएन मेरो हो त्यहाँदेखि चाहिँ मैले लास्टमा अब कति पन्ध्र पन्ध्र होइन दसखेप त्यो दादाले कल उठाउनु भयो मेरो कल उठाएर भन्यो बहिनी म क्राउन लज आइपुगे आऊ न भन्यो ए म क्राउन लज होइन होइन म क्राउन लज आइपुग्न आँट्यो बहिनी आउन भन्यो छिटो आऊ है बहिनी तर म ढिलो भयो भन्यो अब उसलाई मैले यति बेसी पर्खे यति बेसी पर्खे अलिकति पर्खिन सक्दैन तपाईँहरूको डेलिभेरी केटाले अलिकति पर्खिन सक्दैन हामीलाई कस्टमरलाई पर्खिन सक्दैन होइन त्यहाँदेखि म आएँ हुन्छ दादा म आए अब आइहाले भनेर म निक्ले त्यस्तै साढे नौ साढे नौ होइन दस बज्नु बिस मिनेट नौ चालिसतिर आएँ उकालो त्यहाँदेखि हेरेँ दादा थिएन थिएन त्यहाँ कति अब हामी केटी मान्छे हो होइन हामीलाई अब त्यो बाटोतिर बस्दा मान्छेले राम्रो भन्दैन अब एउटा त्यो भयो दोस्रो नम्बर चाहिँ एक नम्बर चाहिँ के भयो भने चाहिँ केटीहरूको लागि अनसेफ हो त्यो कालिम्पोङ जग्गा होइन अनसेफ हो नि त म त्यहाँ कति पर्खिए रात बेलका पानी परिरहेको छ कति पर्खिए होइन आएन त्यो दादा त्यहाँदेखि मैले कल गरेँ ल आइपुगिहाले बहिनी म आइपुगिहाल्यो भन्यो मलाई त्यो दादाले भरे कति भन्यो त्यसरी दादा छिटो आउनुहोस् न म कहिलेदेखि पर्खिएको यहाँ भने मैले त्यहाँदेखि आउँदैछु बहिनी भन्यो भरे यति बिध्ना पर्खायो मलाई दस बज्यो त्यहाँदेखि दस दस बज्यो फेरि कल गरेँ दादा कहाँ आइपुग्नु भयो तपाईँले मलाई त अधि नै क्राउन लज आइपुग्न आँट्यो भन्नुभएको थियो त म आएँ तपाईँले नै मलाई छिटो आउनु भनेको थियो त्यहाँदेखि म आएँ त्यहाँदेखि किन तपाईँले मलाई त्यस्तो ढाँट्नु भएको भने मैले त्यसरी अब भन्नु किन ढाँट्नु भएको त त्यसरी नभए त म अब जुन चाहिँ तपाईँले यस्तो गर्ने थियो भने तपाईँको यस्तो कम्पनी थियो भने म तपाईँकोबाट कहिले नि अर्डर गर्ने थिइनँ नि बरु घरमै पकाउने थिएँ नि भने मैले त्यहाँदेखि त्यसो भने मैले त्यो दादालाई त्यो दादाले के भएको बहिनी तिमी हामीलाई पनि त टाइम लाग्छ उता सामान पुऱ्याउनु पर्छ अर्को जग्गा नि त गए नि त बहिनी तिमीले बुझ्नुपऱ्यो नि हामी नि कुनै रोबट होइन त हामी पनि कुनै यस्तो अब हामी मतलब रोबट टाइपको होइन त हामी हामी आउँदैछ होइन तिम्रो सामान मजाले ल्याइदिँदैछु त भन्यो मलाई त्यो दादाले त्यसरी भन्यो होइन मलाई त्यसरी भन्यो त्यो दादाले त्यहाँदेखि चाहिँ के भन्यो भन्दा चाहिँ दादा म अब बेसी नै भयो तपाईँले मलाई के के नराम्रो नि भन्नुभयो अन्त एक नम्बर त तपाईँले मलाई पर्खाउनु नि भयो तपाईँले मलाई ढाँटेको ढाँटेको छ होइन बरु मलाई उयेस चाहिएन फर्काइदिनु तपाईँको बरु म रेट पनि तपाईँहरूको कम्पनिको जिरो दिन्छु तपाईँले मलाई बेसी नै गऱ्यो क्या कति कहिलेदेखि पर्खिएको तपाईँलाई आहिलेसम्म आइदिनु भएको छैन तपाईँको कम्पनिबाट भने मैले त्यसरी त्यहाँदेखि चाहिँ फर्काइदिनु दादा अब चाहिँदैन घर म घर गएको भने होइन बहिनी अब आइपुगिहाले तिमी किन रिसाएको भन्यो यस्तै साढे दस भएको थियो आइपुग्यो है त्यो दादा म भएकोमा आइपुग्यो बहिनी अन्त यत्रो स्वरले बहिनी तिमी चाहिँ के भएको त्यसरी निहुँ खोज्यो क्या मलाई त्यसरी निहुँ खोज्यो अब कुनै कस्टमरहरूलाई त्यसरी निहुँ खोज्नु हो होइन नि होइन मलाई त्यसरी निहुँ खोज्यो त्यो दादाले मलाई अब कुनै कस्टमरहरूलाई अब त्यो डेलिभेरी गर्ने मान्छेहरूलाई त्यस्तो कुरो त राम्रो लाग्छ नराम्रो लाग्छ नि होइन मलाई एकदमै नराम्रो लाग्यो क्या अब त्यहाँदेखि त्यो दादालाई भने दादा तपाईँले कहिले भन्नुभएको म आएको साढे आठमा हो तपाईँको साढे दस एघार बज्यो तपाईँको यो समयमा आउने भने मैले त्यसरी त्यो दा दादालाई मैले त्यसरी भने होइन त्यहाँदेखि चाहिँ पैसा दिए है मैले सामान पनि यसमा पनि क्या अब झर्केर लु लैजा भनेर ट्याक्क गऱ्यो मलाई होइन सामान केही भनिन त्यसलाई तर अबो यहाँ आइपुग्दा चाहिँ त्यो सामान पनि क्या त चिसो अब त्यो डिनरहरूको लागि अर्डर गरेको थियो अब चिसो भएको थियो क्या खाना पाना खाना पानीहरू पनि चिसो न चिसो भएको थियो त्यहाँदेखि यस्तो पिज्जा खोलिकिन हेर्छु पिज्जा एकपट्टिको थिएन है हुनु त त्यो नाइन पिस हुनुपर्ने तर त्यहाँनिर एट पिस मात्रै थियो मैले सेभेन हन्ड्रेडको पिज्जा मगाएको चाहिँ वान पिस थिएन के भन्नु यो भन्नुहोस् तपाईँ नै भन्नुहोस् त के भएको यो बाटोमा आउँदा आउँदै त्यो दाले खायो कि तपाईँहरूले त्यसरी गर्नु भएको भन्नुहोस् त मलाई यो कुरा अन्त खानाहरू पनि कस्तो अब हुन्छ नि पानीहरूले भिजेको टाइपको थियो होइन अब यति थियो त्यति नै हो मेरो कुरा अब म के भन्नु चाहन्छु भने चाहिँ अब तपाईँहरूलाई सेलरी दिँदैछ भने चाहिँ अब एकदमै राम्रो प्रकरले दिनु होइन राम्रो मान्छे खोजीकिन दिनु म यति नै भन्छु अब मलाई भएको जस्तो अरूलाई चाहिँ नहोस्